अरू खाना नमिठो हुँदा पनि त्यो खाना त हामी खाइहाल्छौँ तर के गर्नु मासु भात बनाएको बेलामा नमिठो भयो भने त त्यो मासु फाल्नु भएन त्यसलाई नै फेरि मरमसाला हालेर प्याजहरू मज्जाले तेलहरू हालेर मज्जाले मसला पकाएर त्यसलाई फेरि दोबारा पकाएपछि अलिकति हुचिङ हाल्छौँ त्यहाँदेखि मज्जाले पाकेपछि अन्त फेरि हामी खान्छौँ त्यो नि मिठो हुन्छ